मलाई मन पर्ने प्रिय खेलमा फुटबल भलिबल बास्केटबल स्पोर्ट्सहरू सबै नै मलाई मनपर्छ हेर्नुमा तर अब खेलेको चाहिँ खेल् खेल्नु चाहिँ खेलेको छुइनँ हेर्नु मात्रै र हेरेर खेलाडीहरूलाई यसो इन्करेज गर्नु चिएरअप गर्नु चाहिँ अब मलाई मनपर्छ